यता सबै ठिकै छ म अहिले यहाँ मतलब काम गर्दैछु अब यो अरूको घरमा काम गर्ने हो यसो कामहरू छ गर्ने हो भने आउन सक्नुहुन्छ अनि ठिकै छ पेमेन्टहरू पनि ठन्डा जग्गा छ जस्तो गाउँतिर अहिले गरम छ त्यति साह्रो छैन महिनामा अब दस हजार एघार हजार पाइहाल्नेछ बस्ने पनि भाडासाडा त्यस्तो पर्ने छैन खानाहरू त्यहीँ जहाँनिर काम गर्छ त्यहीँनिर खाना बस्नु सुत्नु छ मनलाग्यो भने आउनुसक्छ अब घरको काम जस्तो नर्मली घरमा खाना बनाउनुहुन्छ त्यही त्यस्तै यहाँनिर खाना बनाउने घर सफा गर्नुपर्छ कति अब नानी हेर्ने छ मर्जी काम गरे किसिम किसिमको काम नै छ छेउछाउतिर अँ अब यता सबै ठिकै छ अब म पनि यहीँ गरिरहेको छु अहिले कति भइसक्यो मैले यो जग्गाहरू चिनिसके छु राम्रो छ अनि के भन्छ यता फेरि यहाँनिर शीतल छ हामीहरू सबै सँगै हुन्छ साथी हुन्छ जस्तो बगानमा काम गर्ने बेलामा साथी थिएँ त्यस्तै यहाँ पनि साथी हुन्छ अहिले अँ ठिकै छ अब अलिकति यही हो कि घरमा जस्तो हुँदैन त्यस्तो त्यस्तो केही डर छैन अब छेउछाउमा थुप्रै चिनेकोहरू मात्रै त छ टाढो होइन छेउछाउ यहीँ छेउमा त हो कलकत्ता त हो ल नि म यसो कामहरू भयो भने म पछाडि फेरि कल गर्छु नि ल राखेँ अहिले